हजुर मेरो घरमा भाइ बहिनीहरू र दिदी बहिनीहरू पनि छौँ हामी र कतिवटा हाम्रो अब फ्यामिली भित्रमा पनि कतिवटा कुराहरूमा हाम्रो कसैको फेस मिल्दैन कसैको बानी व्यवहार मिल्दैन हो त्यस्तो कतिवटा कुरामा त फरक फरक त भइहाल्छ पनि तर फरक फरक भयो भन्दैमा हाम्रो त्यो मन नमिल्ने त होइन तर व्यवहारमा कतिवटा कुरामा हाम्रो फरक भए पनि हाम्रो मनमा एउटा माया भन्ने कुरो जुन हुन्छ त्यो त हामी दिदी बहिनी दाजु भाइमा एउटा फ्यामिली भित्र हुन्छै हुन्छ हो हामीमा कतिवटा कुरामा फरक अरक हुन्छ नि अब दिदीले जहाँ दिदीकोमा भएको गुण मेरोमा नहुनु सक्छ र मेरोमा भएको गुण मेरो बहिनीहरूमा नहुनु सक्छ यस्तो थुप्रै कुराहरू फरक फरक छन् तर पनि अब हामी दिदी बहिनीमा फरक फरक व्यवहार भए पनि हामी दिदी बहिनीहरू दाजु भाइहरूमा चाहिँ व्यवहार फरक फरक भए पनि माया ममता र एउटा स्नेह भन्ने अनि एउटा वसुधैव कुटुम्बकम् भन्ने एउटा जुन हाम्रो मातृत्व आमा बाबाले दिनु भएको संस्कार धेर थोर नमिले पनि आमा बाबाले दिएको संस्कार चाहिँ हामीमा मिल्छ र हामी दिदी बहिनीमा धेरै थोरै फरक भए पनि आफ्नो व्यवहार मा कतिवटा कुराहरू नमिले पनि मातृत्व र पितृत्वबाट आएको गुण चाहिँ हामीमा धेर थोर मिल्छ र हाम्रोमा त्यस्तो साह्रो फरक पनि छैन तर पनि धेरै थोरै अब कम बेसी त भइहाल्छ र छ कतिवटा फरकहरू पनि छ तर अब धेर थोर चाहिँ हामीमा त्यति साह्रो फरक पनि भेटिँदैन र आमा बाबाबाट दिएको संस्कारले चाहिँ हाम्रो सब दिदी बहिनीमा दाजु भाइमा एउटै खाले नै गुण भेटिन्छ